लताहरूमा मैले रोपेको चाहिँ भनेको मनि प्लान्ट हो मनि प्लान्ट राम्रो पनि हो घरको लागि अनि घरलाई राम्रो पनि देख्छ हो राम्रो देख्छ अनि फुल रोपेको भनेको चाहिँ रातो घन्टी फुल हो होइन त्यसले गर्दा घर पनि अब घरमा राम्रो लाग्छ हेर्नु अब बिहान बिहान होइन त्यति नै हो